हजुर हजुर छ त मैले ए दस बाह्र वर्षअगाडि बनाएको

हजुर हजुर हजुर मेरो मन्थली इन्कम ट्वेन्टी फाइभ हजुर हजुर

इएमआईहरू त लिएको छैन अहिलेसम्म त केही पनि इएमआईहरू त काटिनु नपर्ने हो हजुर हजुर हजुर ए हजुर ए हजुर

हजुर हजुर के मिनिमम लिमिट चाहिँ कति राख्नुपर्ने हो कोलेट्रलमा चाहिँ अन्त केहरू राख्नुपर्छ केही चिज ए हजुर ए हजुर हजुर लिनुभयो लिएँ भने मैले त्यस्तै अब लिएँ त त्यो सानो कामको लागि त अब लोनहरू लिँदैन हो यो चाहिँ एउटा गाडी किन्नुको लागि चाहिँ लिनु त सोचिरहेको थिएँ सोच्नु त अब यो फिफ्टिन फिफ्टिन लाख्स जस्ताहरू हजुर ए हजुर हजुर हुन्छ म

हुन्छ मेन त यो वर्किङ डेसमा कुनै दिन अब तपाईँ इन्फर्म गरेर आउनु नि हजुर हजुर हजुर हुन्छ